अब हेर्नुहोस् है अब हाम्रो नेपाली भाषा चाहिँ पुरा धनी भाषा हो होइन अब यसमा यसमा चाहिँ कतिवटा शब्दहरू यस्तो हुन्छ कतिवटा भाषामा त्यस्तो लगाउँदैन होइन अब हाँस्नु भन्दा पनि हुन्छ नि होइन अब जोडजोडले हाँस्नुलाई अब मरीमरी हाँस्नुपर्छ भन्दा पनि हुन्छ होइन अब लड्नु भन्दा त अब पुर्लुङ्गै लड्दा पनि हुन्छ होइन भने ऊ बुर्लुङबुर्लङ लडेर गयो भयो भन्दा पनि हुन्छ अन्तखेरि उफ्रिनु भन्दाखेरि उफ्रिनु उफ्रिरहेको छ भन्दा पनि हुन्छ नि होइन तर उफ्रिरहेको छ भन्दा बुरुकबुरुक उफ्रिरहेको छ भन्छ हाम्रो भाषामा होइन अन्तखेरि हेरिरहेको छ उयाँबाट भन्दा पनि हुन्छ तर हाम्रो भाषामा चाहिँ हेर्नुहोस् उयाँबाट के टुलुटुलु हेरेको भनिरहेको हुन्छ है अन्तखेरि के भन्छ कसैले केही भन्यो बिस्तारी भन्यो भने कसले के बिस्तारी भन्दैछ भनेर भन्दा पनि हुन्छ तर हाम्रो चाहिँ कानमा सुटुक्कै भनेको हेरन भन्छ हो अन्तखेरि अब मातेर लडेछ भन्दा पनि हुन्छ नि हो मातेर लडिबडी लछारपछार भएछ भनिरहेको हुन्छ भाषा थुप्रै छ हाम्रोमा त थुप्रै वाक्यहरू छ हाम्रो नेपाली भाषामा होइन अन्त